मेरो चाहिँ अब म चाहिँ यस्तो गर्छु मेरो खेती बालीमा चाहिँ फ्याकेको लुगाहरू हुन्छ यो फ्याकेको सारीहरू भयो है त्यसलाई चाहिँ मैले जम्मा गरेर लान्छु अन्त साइडमा बारीको साइड साइडमा म त्यसलाई बार्ने गर्छु है केही जनावरहरू नपसोस् भनेर अनि अर्को यो स् पुरानो सर्टहरू भेस्टहरू फ्याकेको लुगा हुन्छ त्यो पेन्टहरू त्यसलाई पनि लगेर चाहिँ म यो उयो गर्छु पुत्ला बनाएर राख्छु है त्यसले पनि केही जनावरहरू पस्नु दिँदैन आउँदैन त्यो देखेर डराँउछ मेरो अब खेतीमा चाहिँ कस्तो कस्तो जनावरहरू आउँछ भनेदेखिलाई चाहिँ अब यो यो मकैको सिजनमा चाहिँ दुम्सीहरू बनेलहरू आउने गर्छ अनि यो ब्या बाँदरहरू पनि आउने गर्छ है तिनीहरूले चाहिँ अब यो मकै फलेको बेलामा चाहिँ फेदमा दुम्सीले चाहिँ फेदमा काटेर मकै लडाएर त्यसरी खाइदिन्छ बाँदरले पनि त्यही गर्छ त्यो मकैहरू भँच्चाएर है त्यसले पनि च्यातेर सबै खाइदिने गर्छ त्यस्तो क्षति पुराउँछ अनि यो यो जनावर मात्रै नभएर यो प प्राणी पशु पन्छीले पनि कतिवटा चाहिँ खाइदिन्छ मस्याम रोपेको छ भनेदेखिलाई यो चराहरूले आएर खाने गर्छ यसरी चाहिँ क्षति पुऱ्याउँछ मेरो बारीमा चाहिँ आबो यसरी क्षति पुऱ्याउँदैछ अहिले चाहिँ